हेलो ए उयो मलाई पेन्ट गर्नु थियो कि अन्त त्यही त उयो के पो त्यो मेरो एउटा के पो त्यो उयो फार्म हाउस थियो कि त्यो पेन्ट गर्नु थियो ग्रिलमा त्यही त तपाईँकोमा हुन्छ है तपाईँको बाह्रवटा जस्तो छ हो अन्त तपाईँ कहिले हजुर कहिले खाली हुनुहुन्छ होला है ए हजुर बाह्रवटाको छ कति ग्रिलको फलामको कि त्यो खिया लागेको छ हो अन्त खिया लागेको छ अन्त अलिक उयो के पो त्यो फर्स्ट प्राइमर गरेर चाहिँ त्यसपछि कलर गर्नु पर्नेछ हौ त्यो पहिलाको कलरहरू पनि छ त्यो पनि अलिक निकालेर खियाहरू पनि अलिक सफा गर्नु पर्नेछ चार बाई तिनको छ हौ चार बाई तिनको हो हजुर हजुर अन्त तर चाहिँ अलिक कस्तो भन्दाखेरि तपाईँको अलिक अग्लो जग्गामा छ कस्तो भन्दाखेरि तपाईँको दुई तला माथिको हो अनि अलिक सेफ्टी सेफ्टी पनि चाहिन्छ तपाईँलाई हो अलिक माथि नै छ त्यही कारण होइन होइन त्यो हजुर होइन होइन तपाईँले गर्नुपर्छ त्यो मान्छे छैन हो तपाईँले गर्नुपर्छ अनि खियाहरू त्यो अलिक पुस्नु पर्नेछ त्यसपछि कलर पेन्ट गर्नु पर्नेछ हुन्छ हुन्छ हुन्छ त्यसो भने हुन्छ